धार्मिक चाडहरू सम्बन्धि खाद्यहरू भनेको हाम्रो भाइटिकाको लागि विशेष गरी सेलरोटी दसैँमा हामी मासुहरू खानेगर्छौँ उत्सवको लागि प्रयोग गर्छौँ हामीलाई चाडहरूमा विभिन्न प्रकारका खानाहरू बनाएर खानको लागि हर्षित हर्षित हुन उत्साहको लागि प्रयोग गरिन्छ समयमा नाच गान गरेर खाना पकवानहरू बनाएर राम्रोसित खाएर हाम्रो धार्मिक चाडहरू पोसाउ मनाउने हामीलाई एकदमै र उत्साहित हुनेगर्छ त्यसै कारणले गर्दा हामीहरू विभिन्न प्रकारको पकवानहरू बनाएर आनन्दित लिन गर लिनेगर्छौँ